हेलो यसपालि पानीहरू नपरेर पानी नपरेर चाहिँ खेतीबालीहरू यसो उयो भयो अन्त धान पनि भएन पानी नपरेकोले अनि यसपालि चाहिँ अब मकै पनि हुँदैन धान चाहिँ साह्रै भएन अब खै म त कमाउनु पनि सक्दिन होला पानीको कारणले गर्दाखेरि अलिक कम्ती नै हुन्छ होला धान कोसिस गरेर के गर्नु पानी पऱ्यो भने त हुने हो पानी नै परेन भने कहाँबाट हुने हो अब पानी पऱ्यो भने त हुन्छ जमिन तपाईँ आफै आएर हेर्नुहोस् जमिनमा छैन नि धानहरू हेरेर जानुहोस् तपाईँहरू पहिलाको जस्तो छैन अब पहिला त पुरै हुन्थ्यो यसपालि त त्यति भएन पहिलाको जति चाहिँ अब हेर्दै जाउँ पानी पऱ्यो भने चाहिँ यसो हुन्छ कि आउने सालतिर यसपालि त अब त्यतिकै भयो भएन अब तपाईँहरूले मलजल बेसी मल हाल्यो भने त हो नि फल लाग्ने मलै हालेन भने कहाँ फल लाग्ने मल पनि कम्ती भएर होला नभए उब्जनी नभएको अँ पाएन नि त मलै थिएन अब कम्ती हालेरै धान उयो भएको होला कम्ती फलेको होला अर्को पालि चाहिँ यसो किनेर भए पनि मजाले हाल्नुपऱ्यो गाडीको गाडी लगेर यसो हुन्छ कि तपाईँ आफै विचार गर्नु अब अर्को पालि चाहिँ सधैँ त भएकै थियो नि यसैपालि चाहिँ कम्ती भयो हाम्रो मात्रै होइन सबैकै त्यस्तै भयो तपाईँको खेतको मात्रै होइन सबैको त्यस्तै भयो अब गाई र बाख्राहरू छाडा छोड्छ दिनभरि खेती हेरिने काम छैन आफ्नो नि घरमा काम गर्नै पऱ्यो दुई चार पैसा कमाउनै पऱ्यो त्यो कारणले गर्दाखेरि त्यो कारणले हजुर हजुर हुन्छ त्यो बारहरू चाहिँ बार्नु पर्छ अब खै अब त्यत्रो बाँस किन्ने पैसा पनि छैन मसँग त भयो